हलो हजुर भन्नुहोस् न हजुर को छ त दोकानमा टमाटर अहिले अलिक घटेको छ बहिनी अहिले टमाटर सत्तरी भएको छ हौ हजुर भिन्डी पोटल सब त्यही असी भिन्डी पोटल असी करेला एक सय अँ महँगो छ नि बहिनी मन्डीमै महँगो छ हामीले मन्डीबाटै अब महँगै ल्याएको एक दुई रुपियाँ त नाफा खानैपऱ्यो अब टमाटर अस्ति पचास भएको थियो कि फेरि आज हामी गएँ सौदा गर्नु होइन हाटमा आज अलिक बढेको रहेछ नि त अस्ति चाहिँ थियो मैले पनि बेचेँ सस्तोमै कि अहिले चाहिँ अलिक बढिरहेको छ हौ दाम पचास त हुँदैन नि हौ पचास त साह्रै भयो नि साठी गरेर लानु नि ल

साठी गरेर लानु न टमाटर पनि राम्रो छ नि त आज आएको टमाटर हो कि फ्रेस टमाटर हो नि त त्यो अब अस्तिको बासी टमाटर भए चाहिँ म पनि दिन्छु पचासवाले टमाटर पनि मेरोमा पनि छ कि तर यो लानु न अहिलेको यो के भन्छ नयाँ आज आएको चाहिँ अलिक महँगै छ पचास गरेर लानु हुन्छ भने पनि छ त्यो अस्तिको पुरानो छानेर लानुहोस् न पच्पन्न होइन लास्ट लु साठी गरिदिएको त्यो पनि अरूलाई नभन्नुहोस् है अँ साठी गरेर लानु न ठिकै छ त अनि त अरू सब्जीहरू सत्तरी गरेर लानु नि त त भेन्डी पोटलहरू करेला चाहिँ तर एक सयै ल करेलाको त घट्दैन ठिकै छ नि सत्तरी अब केजीमा अझै म त पावामा आधी केजीमा बेचेँ भने त अझै अझै नब्बेहरूमा बेच्छु अब केजी तपाईँले सधैँ केजी केजीमा लान्छ बेसी लान्छ भनेर घटाइदिएको नि अझै कम्ती लानेलाई त महँगै बेच्छु नि त्यही भएर त सधैँ लाने भनेर नि त्यही भएर त केजीमै लान्छ बहिनीले भनेर सिधै त्यही दाम बताइदिएको कि म अरूलाई हो भने आधी केजी एक पावा लानेलाई त दिँदिनँ नि मो बेसी नै भन्छु नि लानु न फ्रेस फ्रेस सब्जी आएको छ आम्मामाम साठी त साह्रै भयो नि त अनि त मलाई नाफा पनि मलाई पनि त राख्नपऱ्यो अलिअलि त मलाई नबस्ने भन्नु हुँदोरहेछ हुँदैन नि हौ बहिनी त्यस्तो गरममा हत्तु भएर छानेको ल्याएको त्यस्तै कहाँ पैसा आउँछ हजुर सबै एक एक केजी आलुप्याज पनि आएको छ त राम्रो छ त अँ दाम त भइहाल्छ नि आउनु न पहिला हुन्छ आउनु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ